मलाई बालकहरूलाई नेपाली भाषा सिकाउन एकदमै महत्त्वपूर्ण लाग्छ किनभने वर्तमान समयमा नेपाली भाषाको जुन चाहिँ एउटा अवस्था छ त्यो एकदमै दुःखपूर्ण छ किनभने त्यो नानीहरूको गल्ती होइन जुन चाहिँ नानीको आमा बाबा हुन्छन् उनीहरूले नेपाली भाषा पढेर केही हुँदैन काम लाग्दैन भन्ने कुरा त्यो एक किसिमको विचार राख्छ र त्यस हुँदा नानीहरूलाई प्राइभेट अङ्ग्रेजी स्कुलतिर भर्ना गरिदिन्छ र त्यसो हुँदा जुन चाहिँ एउटा नेपाली भाषा साहित्य पठन पाठनमा ह्रास आउने काम हुन्छ र यसरी नानीहरूलाई नेपाली भाषा सिकाउनु पाउँदा आफूलाई पनि एकदमै गर्व लाग्छ किनभने भाषाले गर्दा नै अहिले हामी विश्वमा नै चिनिन्छौँ नेपाली भनेर चिन्छौँ र त्यही त्यही कारणले गर्दा नै मलाई नानीहरूलाई नेपाली भाषा सिकाउन मन लाग्छ